हेलो सर मैले तपाईँको रेस्टुरेन्टबाट होइन मैले खाना अर्डर गरेको थिएँ होइन मलाई त्यो खाना धेरै भएछ धेरै भएको छ अनि त्यही खाना मलाई क्यान्सल गर्नु छ होइन अनि खानामा क्यान्सल गर्नु छ भने मेरो उ त्यो छ के के भन्छ एउटा दुईवटा बर्गरमा एउटा बर्गर क्यान्सल गरिदिनुहोस् होइन अनि मैले तिनवटा कोल्ड ड्रिङ्क अर्डर गरको थिएँ अनि तिनवटा कोल्ड ड्रिङ्कमा मलाई एउटा मात्रै दुईवटा क्यान्सल गरिदिनुहोस् होइन एउटै गरिदिनुहोस् अनि मैले फ्रेन्च फ्राई अर्डर गरेको थिएँ टू पर्सन होइन टू पर्सनमा मलाई एक पर्सन माइन क माइनस गरिदिनुहोस् होइन वान पर्सन मात्रै गरिदिनुहोस् होइन अनि तपाईँको मैले यता तपाईँको एउटा लार्ज पिज्जा गरेको थिएँ त्यसलाई अब मेरो मिडियम पिज्जा गरिदिनुहोस्